एम्फिसन र लालुपाते धुप्पीहरू भयो है यिनीहरूलाई चाहिँ एकदमै जोगाउनु जरुरी छ किनभने एम्फिसनको विषयमा म भन्छु यसलाई चाहिँ हामीले सार्छौँ सारेपछि यसलाई ज्यादा पानी हाल्यो भने पनि यस्तोको स्टिमहरू कुहिएर आइहाल्छ र पानी नै हालेनौँ भने पनि यो फेरि सुकेर जान्छ त्यही भएर एम्फिसनलाई हामीले सार्नुको निम्ति पहिला है मसिनो बलुवा लिन्छौँ मसिनो बलुवा लिएपछि यसलाई कम्ती मात्रामा पानी हाल्छौँ र त्यसको बादमा हामी यसलाई एम्फिसनलाई त्यो बलुवामा गाडेर चाहिँ कडा घाम पनि होइन कडा गर्मी छ भने यसलाई हामी शीतलमा राख्छौँ केही समयपछि शीतलमा राखिसकेपछि फेरि यो अलिकति कुहिएला जस्तो भयो भने फेरि घाममा निकाल्छु है घाममा निकालेर फेरि दुई चार घन्टा घाममा राखेपछि यसलाई फेरि म लगेर शीतलमा राख्ने गर्छु र जाडोमा चाहिँ अब एम्फिसन फुल्ने गर्छ फुल्ने समयमा फेरि यसलाई हामीले एम्फिसनलाई बलुवाबाट सार्नुको निम्ति जङ्गली मलहरू भयो है यता माटो गाईको मल मिसाएर हामी यसलाई पटमा भर्छौँ र भरेपछि जुन चाहिँ बलुवामा जरा हालेको एम्फिसनको बिरुवालाई निकालेर त्यसमा हालिदिन्छौँ र जाडो महिनामा जब यो फुल्न थाल्छ फुल्न थालेपछि जङ्गली मल सुकेर फेरि एकदमै छिटो सुक्ने गर्छ त्यसको निम्ति हामी फेरि यसलाई पानी दिइबस्छौँ पानी दिइबस्छौँ है अनि यो झलल भएर फुल्छ जाडोमा एम्फिसन र यसलाई फेरि दुईचार दिन हामीले घाममा राख्यौँ भने फेरि सुक्न थाल्छ फेरि यसलाई हामीले लगेर सेडमा राख्दिन्छौँ र यहाँनिरी हाम्रो एरियातिर चाहिँ बर्खामा छहारी हालेर प्रायः फुलहरूलाई राख्छ यसरी नै लालुपातेलाई भयो लालुपातेलाई पनि अब हामीले सारिसकेपछि धेरै पानी दिनुभएन यसको पनि स्टेम कुहिएर जानु थाल्छ र यसलाई धेरै घाममा राख्यौँ भने पनि सेम सुक्न थाल्छ त्यही भएर यसलाई हामी छाहारीमै हालेर नै एम्फिसन र लालुपातेलाई राखेर जब मज्जाले सर्ने गर्छ त्यो पछाडि सरेपछि चाहिँ हामीले यसलाई अर्को पटमा हालिदिएर चाहिँ घरको अलिकति छहारीभरिको बाहिरपट्टि हामी राखेर यो फुलहरूलाई सजाउने गर्छौँ यसरी नै धुप्पीको बिरुवालाई पनि है जोगाउनु एकदमै साह्रो पर्छ यसलाई पनि सेम बलुवामा हाल्यो त्यसपछि साऱ्यो यसरी यसलाई एकदमै घाममा पनि होइन एकदमै चिसोमा पनि होइन बर्खाको दिन छ भने छहारीमा राख्यो नत्र गर्मी छ भने यसलाई ओझेलमा राखेर केही दिन बादमा फेरि यसलाई हामी दुई चार घन्टाको निम्ति घाममा निकाल्छौँ घाममा निकालेपछि फेरि यसलाई ओझेलमा नै राख्ने गर्छौँ यसरी नै हामीले बिरुवाहरूको हेरचाह गर्ने गर्छौँ